र हामी अब खाना सब्जी त हामी बनाउँछौँ अब अब खाना त भइहाल्यो खाना त पाक्छ पाक्छ सब्जी चाहिँ अब कस्तो पाक्छ भने अब मलाई मनपरेको आलु हो आलु चाहिँ फेरि चाना होइन जस्तै अब भेजी टाइपको खानपर्छ आलु चाहिँ त्यसलाई चाहिँ अब भुजा जस्तो भुजा जस्तो काट्यो अन्त त्यसलाई मिट मसला हुनुपर्छ र तेल खोर्सानी हुनुपर्छ अनि तिखालाल हुनुपर्छ त्यहाँदेखि कराइमा टक्कै गरेर चाहिँ हामीले अब त्यसलाई चाहिँ अब कसरी पकाउँछ भने त्यसलाई भुट्नुपर्छ पानी लगाउनु हुँदैन भुट्यो भुट्यो भुट्यो त्यो चाहिँ भुजा टाइपको बनाउनु बनाउनुपर्छ भुट्यो भुट्यो त्यहाँदेखि भरे भरे त्यो यो खोर्सानीहरू लगाएर चाहिँ अब त्यो लगाएपछि एकदम मिठो हुन्छ त्यो खोर्सानी लगाएन भने त त्यो मिठै हुँदैन अलिअलि हालेमा त त्यही त हो पिरो पिरो छैन भने त मिठै हुँदैन पिरो हालेपछि एकदम मिठो हुन्छ त्यहाँदेखि र म दाल बनाउँछु र केको दाल भने मस्यामको दाल बनाउँछु र मस्याम चाहिँ अब कस्तो खाले बनाउनुपर्छ मस्याम चाहिँ पहिला सिटी हाल्नुपर्छ सिटी हालेर निकालेर त्यहाँदेखि पाकेपछि चाहिँ त्यसलाई एकदम अब फिट्नु उ त्यसलाई एकदम फिट्नुपर्छ फिर्की हालेर एकदम फिट्नुपर्छ फिटेर त्यहाँदेखि एउटा कराइपट्टि तेल मसला ए तेल प्याज हालेर चाहिँ अनि त्यसलाई दाललाई झाट्नुपर्छ झाटेर चाहिँ त्यहाँदेखि त्यसको माथि गुन्द्रुक च्वाट्टै हालिदियो भने एकदम दामी मिठो हुन्छ अब त्यो दाल त्यहाँदेखि त्यो बनाउँछु तर मलाई अलिक अप्ठ्यारो बनाउनु चाहिँ मलाई के लाग्छ भने अब जस्तै अब त्यो मासुहरू चाहिँ पकाउन चाहिँ मलाई अलिक पारा छैन त्यसमा चाहिँ मलाई अलिक अप्ठ्यारो लाग्छ मलाई हुनु त म केटाहरूले त अब मलाई कति सिकाए तर म ट्याक्कै सकिनँ ट्याक्कै सकिनँ तर म सब्जीहरू चाहिँ म बनाउन त बनाउँछु अब मा मान्छेले मलाई सब्जीहरू बनाउन देखाउँछ तर म बिर्सिहाल्छु सब्जीहरू चाहिँ म टाकटुक मजाले बनाउँछु म र भिन्डी बिन सबै बनाउँछु म बिन कसरी गर्नुपर्छ भनेर चाहिँ अब बिन चाहिँ र पानीमा उमाल्नुपर्छ उमालेर त्यसलाई काटेर त्यहाँदेखि त्यसलाई पकायो भने चाहिँ बेसी तितो तितो हुँदैन त्यसरी खायो भने चाहिँ मान्छेलाई अलिकति बिमार पनि भेट्दैन तितोले त्यो खान सक्छ जस्तो तितो त्यत्तिकै भुटेर खायो भने चाहिँ त्यो अब जसहरू लो प्रेसरललाई लो प्रेसर भएको हुन्छ त्यो लो प्रेसरलाई खाएपछि तल बी यो यो हुन्छ जस्तै अब हाई प्रेसर अचानक बढ्छ त्यहाँदेखि अब सब्जीहरू खानु पनि हामीले एकदम कसरी खानुपर्छ भने उमालेर पकाएर खानुपर्छ हामीले र त्यत्तिकै हामीले खानुहुँदैन त्यत्तिकै खायो भने हामी हरेक बिमार भेट्छ